हजुर दार्जिलिङ ट्राभेलिङ एजेन्सी हो ए सुन्नुहोस् न म यता रीता राई कि हजुर त्यो दार्जिलिङ घुम्नु आउनु भन्दैछौँ हामी नेपालबाट कि यता कति छ होला हो तपाईँको यो टाइबु टाइगर हजुर टाइगर हिल हो तपाईँको चाहिँ मल रोड अनि तथा बोटानिकल गार्डनहरू घुम्नु थियो एकै दिनमा हजुर कति जस्तो पर्छ होला सातवटाको पन्ध्र सौमा भइहाल्छ नि हजुर हजुर अन्त तपाईँको तिनवटा मात्रै पोइन्ट घुम्छु भनेँ भने चाहिँ ए अनि सातवटाको चाहिँ नि हजुर टाइगर हिल लाँदैन ए हजुर हजुर दुईवटै मिक्स गरेर हुँदैन होला प्याकेजमा होइन मलाई फाइनल चाहिएको कि मलाई एकैचोटि भनिदिनु होस् न एक्स्ट्राहरू नलाग्ने हो बरू मलाई अहिल्यै भनिदियो भने म फिक्स पारिहाल्छु नि तिन हजार नि हुन्छ होइन कोही बेला बढाउँछ कि गाडी चलेपछि बढाउँछ पैसा हो त्यसो चाहिँ नहोस् न

हजुर प्रब्लम भइहाल्यो भने चाहिँ नि तपाईँलाई कल गर्दा हुन्छ ए हजुर हजुर है ड्राइभर चाहिँ यसो नमात्तनेहरू हेरिदिनु होस् है ल हजुर हजुर हजुर फुडिङ पनि यसो कन्सर्न थियो कि फुडिङहरू तपाईँले म्यानेज गर्छ कि ट्रान्सपोर्ट मात्रै हजुर ए हुन्छ हुन्छ म तपाईँलाई कल गर्छु है